मलाई थाहा भएको खेलकुद व्यक्तिहरूले जितेका कुनै उपलिब्ध पदक ट्रफी आदि बारे नाम लिनु पर्दा भारतका निरज चोपडा रहेका छन् र उनी एकजना यस्ता व्यक्तित्व हुन् जसले ओलम्पिकमा स्वर्ण पदक जाबलिन थ्रोमा प्राप्त गरेका थिए र यो पदक प्राप्त गर्न चाहिँ विभिन्न देशका अब्बल खेलाडीहरूलाई पनि पराजय गर्नु परेको थियो र विशेष गरी ओलम्पिकमा पुग्नलाई पहिले राज्य स्तर र त्यस पछि देशका विभिन्न स्तरका खेलहरूमा सहभागी भएर विजयी हुन जरुरी देखिन्छ